मलाई सबैभन्दा मनपर्ने नुस्खा चाहिँ नि खोकी लाग्दाखेरि अदुवा मेथी दुध चिनी अन्त त्यस्तो हालेर पकाउँछ नि हो त्यो चाहिँ मलाई पुरा मनपर्छ किनभने ए काँचो हर्दी त्यो हालेर चाहिँ मैले सानैदेखिको चाहिँ त्यस्तै खुवाएर मेरो आमाले चाहिँ मेरो खोकी जाती बनाइदिनु हुन्थ्यो नि त होइन त्यही भएर अहिले पनि मलाई त्यो त्यसको टेस्ट पनि मनपर्छ त्यो बनाउन पनि मनपर्छ त्यो नुस्खा चाहिँ मलाई नहेरिकन आफै बनाउन आइहाल्छ त्यही भएर मनपरेको यो नुस्खा